हाम्रोमा अहिले दार्जिलिङ यही क्षेत्रको यातायातको मतलब सुन्दरीकरणको लागि अहिले त्रिवेणीलाई बहुत पहिलादेखि मान्यता ल्याएर आएको हो र त्यहाँ समय समयमा पूजा हुने गर्छ मकर संक्रान्तिको दिन त्यहाँ पूजा हुने गर्छ अरूबेला पनि टाढा टाढाका इच्छुक व्यक्तिहरूले त्यहाँ गएर पूजा गर्ने गर्छन् अब त्यहाँ यताबाट हरेक कुरा रोलू भनिन्छ त्यसको अलिकति पारिपट्टि मन्दिर छ एउटा दुर्गा मन्दिर र यतापटि आएर टिस्टा बजार त्यहाँबाट गएर अलिकति माथि हेर्दाखेरि कालिम्पोङको दृश्यहरू देख्न पाइन्छ एकदमै त्यहाँ राम्रो जगा भएकोले गर्दाखेरि त्यहाँ केही वर्ष अघिदेखि नै टेन्टहरू लगाएर टुरिसहरू आएर बस्ने गर्थे तर अस्ति चार तारिकको भल पहिरोले त्यस्लाई स्वाहा बनाइदिएको छ